हाम्रो गाउँको त्यहीँ नजिक चाहिँ टुरिस्ट स्पट चाहिँ डेलो हो होइन अनि कालिम्पोङबाट डेलोसम्म आउनु चाहिँ त्यति साह्रो खर्च त लाग्दैन कालिम्पोङदेखि डेलोसम्म आउनु त्यस्तै फाइभ हन्ड्रेड जस्तो लाग्छ